ए दाजु रे निमा होटलबाट बोल्नुभएको है ए आहिले चल्ती खानाहरू चाहिँ के छ हौ तपाईँको होटलमा ए अन्त त्यसमा मरमसलाहरू के कस्तो छ कस्तो हाल्नुहुन्छ तपाईँहरूले ए है सबै राम्रै छ अन्त त्यसको रेटहरू चाहिँ ए हजुर त्यहीबारेमा तपाईँलाई कल गरेको थिएँ है त्यही सोध्नुको लागि कल गरेको थिएँ नि त ल हुन्छ